हेलो हजुर हिलवेबाट बोल्नुभएको है होटल हिलवेबाट हजुर सुन्नुहोस् न मेरो बुकिङ थियो कि पर्सिको लागि अन्त हजुर मेरो त्यो बुकिङ थियो पर्सिको लागि त्यो के अरे मैले त्यो उयो बुझ्नुलाई कल गरेको त्यो जातीय ड्रेसहरू हुन्छ नि जातीय पोसाकहरू हाम्रो यो नेपालीहरूको त्यो चाहिँ के कसो त्यो मलाई यसो इच्छा लागेको थियो कि अन्त त्यो कहाँ पाउँछ के कसो भनिदिनु होस् न अलिकति

हजुर हजुर

हजुर हजुर हजुर अँ नाम सुनेको थिएँ मैले

हजुर त्यो किन्नु नै पर्छ कि भाडामा पनि लाउँदा हुन्छ

म चाहिँ अब किन्नु पनि फेरि लगाइँदैन अरू बेला त हो बरू भाडामै यसो खिच्नु पाए पनि हुन्थ्यो हुनु त हजुर हजुर हजुर हजुर हजुर फोटो फोटो भिडियोहरू यसो हजुर हजुर त्यो ए हजुर अन्त त्यो ड्रेसहरू चाहिँ के कसो हो फेरि कसरी चिन्नुहोला है मतलब यसो नामहरू के कसो हुन्छ त्यो ड्रेसको

हजुर हजुर

हजुर हजुर ए उनीहरूले हजुर उनीहरूले नाम भनिदिन्छ नि है त्यो लगाउनु दिँदाखेरि भाडामा दिँदा त कुन चाहिँ जातको हजुर कुन चाहिँ जातको ड्रेस हो त्योहरू भन्छ होला नि है ए

हजुर हजुर ए अँ अँ अँ हजुर

ए हजुर

हजुर हजुर जाँदा भित्र म त्यहाँ आएर सोधेरै जान्छु नि त्यहाँ आउँदाखेरि हो सोधेरै जान्छु नि म कसलाई थाहा छ हो हजुर हजुर हुन्छ हजुर ए हुन्छ हुन्छ म त्यसो भए त्यहीँ आउनुपर्यो दुई दिन बाद कि अन्त म आएर भेटेर अन्त फेरि त्यति बेला म सोध्छु नि तपाईँलाई ल त्यति बेला भने जस्तो के कसो कति लिँदोरहेछ अलिक बुझिदिनु होस् हो बिचमा अन्त मलाई भनिदिनु होस् न एउटा एभरेज हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क्यु हुन्छ